खाना पकाउँदा मलाई चाहिने तपेस कुकर कराही तावा चौकी बेलना ताई सेलरोटी बनाउनको लागि ताईको प्रयोग हुन्छ भात पकाउनको लागि तपेस भाँडा वा कुकरको प्रयोजन हुन्छ र रोटी बेल्नको लागि वा पुरी बेल्नको लागि चौकी बेलनाको प्रगोय हुन्छ र पकाउनको लागि तावा प्रयोग हुन्छ